मैले एउटा जुन बेडसिट किनेको थिएँ र बेडमा ओछ्याउने कपडा र त्यो जुन प्रकारको मैले दाम लगाएँ र त्यो दामअनुसार त्यो कपडा एकदमै राम्रो रहेछ जहाँ कि त्यो बेडमा कुनै कपडा त बेडमा ओछ्याएर सुतिसकेपछि बिहानखेरि हेर्दा कच्याककुचुक हुने खुम्चिने त्यस्तो हुन्छ र त्यो जुन मैले किनेको कपडा छ त्यो चाहिँ एकदमै राम्रो बिहान बेलुका सुत्यो बिहानखेरि हेर्दाखेरि पनि त्यो एकदम सि सिधा सिधा हुने नखुम्चिने र त्यसको जुन कलर छ त्यो कलर पनि धुँदाखेरि पनि त्यो कलर नउड्ने एकदमै राम्रो जस्तो किनेर ल्याएको छु अब फिलहालसम्म पनि त्यो कपडा नयाँ नै देखिइरहेको र त्यसले गर्दा त्यो कपडा एकदमै राम्रो लागेको छ र आउँदो दिनहरूमा पनि म त्यही कपडा नै किन्नेछु